म चाहिँ कुन प्रकारको बिरुवाहरू भन्दाखेरि चाहिँ विशेष अब फलफुलमा हेर्यो भने चाहिँ लिचीको आँपहरूको बिरुवाहरू चाहिँ उगाउने गर्छु र यसै अब सागसब्जीमा हेर्यो भने त त्यही हुन्छ अब करेलाहरूको हुन्छ भिन्डीहरूको त्यस्तै खालको बिरुवाहरू र लताहरू चाहिँ म हुर्काउने गर्दछु